मलाई के तपाईँलाई मन पर्ने कुरा नेपाली भाषाको उखान वा तुक्काहरू छन् थुप्रै छन् नाच्न जान्दैन आँगन टेढो रातभरि रुँग्यो बुढी जिउँदै भने जस्तो उखानहरू थुप्रै छन् तर के गर्नु के गर्नु अब नाच्न जान् नाच नाच आँगन टे नाच्न जान्दैन आँगन टेढो जस्तो भने जस्तो भने जस्तो हामीलाई सब कुरो आउँछ तर भनौँ कति पल्ट सकिँदैन सकिँदैन कति पल्ट अब हामी